ए हजुर भन्नुहोस् न के काम थियो तपाईँको हजुर म डी डी आर सी को त्यो सोसियल वार्कर हो एउटा हजुर सोध्नुहोस् न हजुर राखेको थियो हामीले ट्वेन्टी फर्स्ट डिसेम्बरमा राखेको थियो ट्वेन्टी फर्स्ट र ट्वेन्टी सेकेन्ड हजुर त्यो भने अब रोडहरू अब त्यो प्लटहरू त त्यो गर्न सक्दैनौँ बनाउन सक्दैन हो त्यसमा त पुरै अब डोनेसनहरू लाग्छ होइन अब साफ सफाई जति गर्नुसक्छ हाम्रोमा जति त्यसको लागि क्यापेबिलिटी छ त्यसको लागि चाहिँ हामी अब गरिदिन्छ हजुर हामी अहिले एउटा त्यो त्यो हामी अर्फनेज खोल्दैछ एउटा हुन्छ नि त्यसको लागि हामी ग्रुप फन्डिङ गर्दैछ यति बेला होइन त्यसको लागि त च्यारिटी गर्दैछ हामी हुन्छ नि त्यो चाहिँ अब हाम्रो लेटेस्ट अन्त हाम्रो सबैभन्दा ठुलो अचिभमेन्ट हुन्छ अब हाम्रो ग्रुपको हाम्रो ग्रुपमा पनि त्यतिजना मान्छे छैन पचासजना जति खालि छ हाम्रो मेन डिस्ट्रिक्ट ब्रन्च चाहिँ होइन यतै दार्जिलिङपट्टि छ हैन अब तपाईँको घुम ब्रान्च र होइन कर्सियङ ब्रान्च पनि खोल्दैछ हामी त्यो त्यो अब तपाईँको हिसाबले हुन्छ तर कति हुन्छ जति कम्तीमा एक रुपियाँदेखिको तपाईँको दुई रुपियाँसम्म दिँदा हुन्छ नि जति पनि दिँदा हुन्छ हाम्रो डोनेसन बक्सहरू लिइकन आउँछ होइन मान्छेहरूले तर नि होइन डिडिआरसीको हो भनिकन अब त्यही लगिकन जान्छ हामीलाई यस्तो हामी त नन प्रोफिट अर्गनाइजेसन हो हुन्छ नि हामी त्यस्तो केही प्रोफिटहरू पनि लिइदैन हो न हामी पोलिटिकल ग्रुप हो हामी त जस्ट एउटा यो ह्युमेनिटिको लागि गर्छ

त्यही एउटा अब अर्फनेज निस्किनु आँटेको छ हुन्छ नि त्यसलाई अब तपाईँको पत्रमा तपाईँले प्रोमोट गरिदिनु भयो भने पनि हुन्छ साह्रै राम्रो हामीलाई

हजुर

हजुर हजुर हजुर तपाईँको धेरै सहायता हुन्थ्यो अब यो लेखिदिएको भए चाहिँ त्यो पत्रमा हुन्छ हुन्छ मेरोमा टाइम पनि छैन कि हुन्छ